आजकलको सबैभन्दा बढी प्रयोग हुने एप आज का टेक्नोलोजी अगाडि बढेको यो मान्छेहरू थुप्रै अगाडि बढ्दै गयो पहिला हामीले चिठीमा लेख्थ्यौँ लेटारहरू अहिले हाम्रो भिडियो कलहरू हुन्छ कसैसँग अहिले अघि बढिसक्यो अहिलेको सबैभन्दा ठुलो चल्ने सबैभन्दा बढी प्रयोग हुने एप त्यही हो फेसबुक इन्स्टाग्राम वाट्सएपहरू अझै विभिन्न परिकारको छ गेम्सहरू भयो गेम्सहरू भयो थुप्रै प्ल्याटफर्महरू छ बेसी प्रयोग हुने यो सब हामी अब मोबाइलले गर्दा हो मोबाइलका मोबाइलको केही कुरोहरू पनि छ जस्तो कि फाइदा पनि छ निगेटिभ पनि छ पोजिटिभ पनि छ थुप्रै कुरोहरू छ अन्त बेसी मोबाइल चलायो भने चाहिँ निगेटिभिटी भए जस्तो कि बेसी मोबाइल चलायो भने हाम्रो आइसाइटहरू कम्ती हुन्छ आँखाहरू कमजोर हुन्छ हाम्रो ब्रेनला ब्रेनलाई बेसी इफेक्ट पर्छ थुप्रै कुरोहरू निगेटिभ छ यसको थुप्रै कुरोहरू निगेटिभ छ जस्तो कि ब्रेनलाई इफेक्ट पर्छ हाम्रो जो बेसी हेऱ्यो भने आइसाइटहरू कमजोर पर्छ हामीले बेसी ज्यादा फोन चलायो भने हाम्रो डार्क डार्क सर्कलहरू निक्लिन्छ हामीलाई पढाइहरूतिर त्यस्तो ध्यान हुँदैन बेसी फोन चलायो भने हाम्रो ब्रेनमा असर पर्छ थुप्रै कुरोहरूले हामीलाई अलिक कमजोर पारिदिन्छ बेसी मोबाइलको युजले बेसी मोबाइलको युज सेहतको लागि पनि राम्रो होइन जस्तो कि हामीलाई थुप्रै बिमारीहरूले पक्रिन्छ सक्छ रोगले पक्रिन सक्छ जो कि हाम्रो हेल्थको लागि राम्रो होइन थुप्रै जिनिसहरूतिर हामीले कम युज गर्नुपर्छ चलाउनु पर्छ ज्यादातर हामीले कम मात्रामा युज गर्नुपर्छ चाहिने जग्गामा युज गर्नुपर्छ त्यसको जो हुन्छ फाइदा साथसाथ यसको जो निगेटिभिटी हुन्छ फाइदाको साथ साथ जो हामीलाई नुकसान गर्ने जि जिनिसहरू अलिक साह्रै हुन्छ जस्तो कि हाम्रो आँखा कमजोर हुनसक्छ हाम्रो ब्रेनलाई इफेक्ट पर्छ हाम्रो जो हाम्रो स्पाइनल कर्ड हुन्छ हामी जो झुकेर हेर्छु फोन कोही कोही बेला झुकेर बेसी युज गर्छु हाम्रो स्पाइनल कर्ड खराब हुन्छ हाम्रो जस्तो कि पीठको बिमारीहरू हुनसक्छ थुप्रै कुरोहरू हुनसक्छ पोजिटिभको साथसाथ यस्तो होइन कि यो जिनिसलाई हामीले पोजिटिभ मात्रै गर्दैन मतलब निगेटिभ मात्रै दिन्छ निगेटिभिटी मात्रै दिन्छ यस्तो होइन कि यस्तो चिजको थुप्रै कुरो पोजिटिभ पनि छ हामी जस्तो कि पोजिटिभ वेमा हेर्छु हामीले तर आजकलको मान्छेहरूले चाहिँ ज्यादा युज गर्यो भने निगेटिभिटीलाई बेसी सपोर्ट दिन्छ किनकि हामीले भन्छौँ ए यसले मोबाइल चलाउँदैछ आँखा कमजोर हुन्छ हामी बेसी निगेटिभलाई सपोर्ट गर्छु तर यसको पोजिटिभ मान्छेहरूले कम्ती हेर्छ यसको जो पोजिटिभिटी हुन्छ मान्छेहरूले कम्ती हेर्छ यसको पोजिटिभ थुप्रै छ जस्तो कि हामी जस्तो कि मैले भन्यो पहिलाको जमानामा हामी खत पढ्थ्यो खत पठाउँथ्यो खता जान्थ्यो खत टाइम लाग्थ्यो अहिले हामी घरमै बस्छौँ घरमै बसी बसी हामी भिडियो कल गर्न सक्छौँ कसैलाई थुप्रै कुरोहरू गर्न सक्छौँ जस्तो कि हामी आफ्नो कलाहरू देखाउन सक्छौँ जस्तो कि हामीले कुछ जिनिसहरू सिकेछ जस्तो कि हामीले डान्स भयो डान्स देखाउन सक्छौँ जस्तो कि यो जो कतिवटा एपहरू भयो जो एप अहिले ज्यादा चल्दैछ इन्स्टाग्राम भयो फेसबुक भयो त्यो एपहरूले हामी आफ्नो देखाउन सक्छौँ केही कुरोहरू जस्तो कि गाना अब कसैलाई गानामा रुचि हुन्छ कसैलाई नाचमा रुचि हुन्छ कसैलाई खेलकुदमा उयो हुन्छ हामी भिडियो गरेर कति राम्रो प्ल्याटफर्मतिर सेन्ड गरेर भाइरल हुन सक्छौँ यसको साथ साथ यसको थुप्रै फाइदा पनि छ जस्तो कि हामी कति पछि मत्रै बस्नु जो हाम्रो फोर जी फाइभ जी छ सबै आउँदैछ त्यो फोर जी फाइभ जीले हामीलाई हेल्प गर्छ थुप्रै जग्गातिर हामीलाई जस्तो कि अब कतैको कतैको समाचारहरू हेर्नुभयो जस्तो कि हामी पहिलाको जमानामा न्युजपेपर युज गर्थ्यौँ तर हामी अहिले गर्दैनौँ हाम्रो मोबाइलमै आउँछ अहिले ए यो जग्गातिर यस्तो भयो भनेर आउँछ त्यो पनि हामीलाई फाइदा छ थुप्रै कुरोहरूको हामीलाई फाइदा छ जस्तो कि आज पुरा घाम छ हामी हेर्छौँ ए आज कति डिग्री छ अन्त आज हामी देख्न पाउँछौँ त्यहाँ ए यति रहेछ भनेर यतिले हामी घर बस्नुपर्छ देखाउँछ त्यहाँ ए अब यति टाइममा पानी पर्छ हामी घर बस्न सक्छौँ थुप्रै कुरोहरू हुनसक्छ यसको फाइदाहरू यसको फाइदाका साथ साथमा तर हामीले त्यो हाम्रो यहाँको मान्छेले हतपत निगेटिभिचीलाई मात्रै सपोर्ट गर्छ त्यो चाहिँ राम्रो होइन त्यसको पोजिटिभिटी पनि छ निगेटिभिटी नि छ अब यो चलाउने मान्छे माथिबाट हो जसले राम्रोको लागि युज गर्छ त्यसलाई राम्रो जसले नराम्रोको लागि युज गर्छ त्यसलाई नराम्रो नै हो